नयाँ रेसिपीहरू सिक्नको लागि आजकल धेरै सुविधाहरू छ टिभी युट्युब आदिबाट सजिलैसँग सिक्नु सकिन्छ अझ टिभीभन्दा पनि आजकल हरेक घरमा सबैकोमा मोबाइल हुुनाले मोबाइलबाट युट्युबद्वारा आसानैभन्दा आसान तरिकाले सिक्न सकिन्छ जुनै पनि रेसिपी हुन्छ त्यस्तै प्रकारले जो जान्नेहरू छ उनीहरूबाट पनि सिक्न सकिन्छ सबसे ज्यादा आजकल धेरैभन्दा धेरै चाहिँ युट्युबबाट नै धेरै रेसिपीहरू सिक्ने सुविधा छ र त्यसबाट नै सिक्न हामीले फलो गर्न गरेका छौँ